दार्जिलिङमा केही लोकप्रिय अनि फेमस जग्गा भनेको चाहिँ चौरस्ता छ जुन त्यो पैपहिला पहिलादेखिको हो त्यो चौरस्ता त्यहाँ भानुभक्त आचार्यको स्ट्याचु पनि छ त्याँ ठुलो मैदान हुन्छ त्यहाँ टिभी पनि छ फुटबल वर्ल्ड कपहरू हुँदा वर्ल्ड कप केही हुँदा त्यहाँ सबैजना मिलेर बस्छ त्यहाँ मजाको घुम्ने जग्गा छ टुरिस्टहरूको लागि दामी जग्गा छ त्यसको पिच्छे मन्दिरहरू पनि जाने बाटो छ मन्दिर छ पिच्छे चौरस्ता त्यहीँ दार्जिलिङ आएपछि चौरस्ता गएन भने कहाँ चाहिँ जानु चौरस्ता नगइ त कहीँ हुँदैन दार्जिलिङमा